हेलो हजुर ए नमस्कार है दिदी म चाहिँ धेरै साल बाहिर बसेर यसपालि चाहिँ आफ्नै जन्म थलो घुमौँ कि भनेर आएको थिएँ हजुर हुन्छ हुन्छ होइन होइन घुमिसकेको घुमिसकेको चाहिँ छुइनँ यहाँ तपाईँकै घर छिमेकी छेउमा बसेको छु अनि यहाँको धेरै पुरानो जगाहरू हिस्टोरिक प्लेसहरू एक दुइवटा रमणीय ठाउँहरू अनि के अरे घुम्न लायकको हामीले यसो सम्झनाको निम्ति कालेबुङको एउटा अविस्मरणीय सम्झना राखौँ भनेर चाहिँ घुम्नु आएको थिएँ तपाईँले तपाईँलाई धेरै जानकारी होला कि भनेर यसो बताइदिनु होस् न भनेर नि

हजुर हजुर हजुर

हजुर हजुर हजुर हो नि म त धेरै साल मधेसमा बसेर नि तपाईँको यहाँनिर पहाडको एकदमै म यो बिर्सिसकेँ पहाडलाई त्यसैले गर्दाखेरि चाहिँ योपालि चाहिँ आएर यसो राम्रो राम्रो ठाउँहरू घुमेर सम्झना बटुलिराखौँ भनेको नि हजुर हजुर हजुर हजुर हजुर हजुर

हुन्छ हुन्छ जानकारी दिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँलाई फेरि फेरि भेट्दै गरौँ न